हेलो दार्जिलिङ ट्राभल एजेन्सी हो म लवन लेप्चा यहाँ कालिम्पोङबाट बोलेको कि अनि म तपाईँको दार्जिलिङ स्ट्यान्डमा आइपुग्छु एघार बजी अनि दार्जिलिङ स्ट्यान्डबाट चाहिँ म एक दुईवटा दार्जिलिङको ठाउँहरू पहिला हुन त घुम्नु त घुमेको तर कतिवटा ठाउँ म अझैसम्म घुमेको छुइनँ है त्यस कारणले गर्दाखेरि मलाई घुम्नु छ अनि त्यसको अब कति के लाग्छ भाडाहरू मलाई विशेष गरी चाहिँ वेगेनर चाहिएको कि अनि वागेनर लिएर चाहिँ अब त्यहाँनिर चाहिँ मलाई त्यो ठाउँतिर जुन जुन ठाउँहरू म गएको छुइनँ त्यो ठाउँहरू म तपाईँलाई जस्तै मलाई अस्तिदेखि नै प्राय प्राय अब कालिम्पोङका मान्छेहरू त धेरै पुगिसकेका छन् माथिनिर टाइगर हिल हजुर हजुर म टाइगर हिल जानु पर्ने छ अनि टाइगर हिल त्यहाँ एकदमै त्यो ठाउँबाट चाहिँ धेरै अन्य अरू ठाउँहरू पनि एकदमै रमाइलो देखिन्छ भनेर सुनेको थिएँ अनि वागेनरमा म जानु छ अनि तपाईँले चाहिँ त्यस ठाउँमा टाइगर हिलमा पुर्यादिनुहोस् टाइगर हिलमा म एक घन्टा जस्तो बस्छु अनि टाइगर हिलबाट चाहिँ मलाई चौरास्ता पनि आउनु छ गाडी त लानु दिँदैन होला चौरास्तामा हुन्छ हुन्छ तलै राखेर नि म त्यहाँ चौरास्ताहरू पनि घुम्छु अनि त्यहाँदेखि अलिकति यतानिर प्राय जस्तो बाहिरको पर पर्यटकहरू पनि बतासेतिर आइरहन्छ बतासे पनि म जानु छ अनि बतासेमा त्यहाँनिर तपाईँले मलाई पुर्याइदिनुस् अनि बतासेको त्यहाँनिर एकदमै त्यहाँको जति त्यहाँनिर बतासेको त्यहाँनिर जुन चाहिँ ठाउँबबाट धेरै राम्रो कुराहरू देख्न सकिन्छ भनेर सुनेको थिएँ अनि त्यहाँसम्म पुग्नुको लागि नि मलाई विशेष गरी चाहिँ यो अब दार्जिलिङमा म आएर निक्कै ठाउँहरू घुम्छु अनि एकदिनको चाहिँ तपाईँको कति लाग्ने रहेछ त्यो अलिकति मलाई तपाईँले उपलब्ध कति लाग्छ के लाग्छ त्यहाँको भाडाहरूको विषयमा अनि त्यहाँको उपलब्धबारे विषयमा मलाई अलिकति जानकारी दिनुभयो भने तपाईँको यो जुन चाहिँ भोलि पनि दार्जिलिङको कतिवटा ठाउँहरू घुम्नु पर्ने छ त्यो पनि मैले निश्चित गरेको छु अनि त्यो ठाउँतिर मलाई पुर्याउनुहोस् न अनि तलनिर त्यो अरू ठाउँ पनि सुनेको थिएँ दार्जिलिङको है त्यो त्यो ठाउँतिर पनि म जानु छ अनि त्यहाँ पनि तपाईँले पुर्याइदिनु भयो भने म एकदमै कति के छ म पैसासित सुर्ता नगर्नुहोस् पैसा त म त्यहाँनिर त्यो ठाउँमा पुगिसकेपछि म तपाईँलाई कति के लाग्छ त्यो तपाईँलाई तपाईँले भन्नुहोस् म तपाईँलाई दिनेछु तर मल मैले सोचेको ठाउँहरू अनि जुन चाहिँ तपाईँलाई भनेको ठाउँरू चाहिँ मलाई तपाईँले घुमाइदिनु भयो भने चाहिँ एकदमै दार्जिलिङ चाहिँ एकदिनमा धेरै ठाउँहरू घुम्ने मैले सोचिरहेको छु अनि त्यो ठाउँहरू चाहिँ तपाईँको अब मलाई त्यो ठाउँमा पुर्याइदिनु भयो भने चाहिँ यो जुन चाहिँ तपाईँको एजेन्सी छ अनि एजेन्सीले चाहिँ यातायात मलाई जुन चाहिँ त्यो ठाउँमा पुर्याईदिनु भयो भने चाहिँ एकदमै म खुसी पनि हुन्छु अनि एकदमै तपाईँहरूले सहयोग गरिदिन्छ भनेर आशा पनि साँचेको छु अनि त्यो तपाईँहरूको उपलब्ध कस्तो छ के छ भाडाहरू कस्तो प्रकारको छ त्यो निश्चित तपाईँले सोधीखोजी गरेर तपाईँहरू कस्तो प्रकारको त्यहाँनिर घुमाएको कस्तो प्रकारको छ त्योहरू सबै सोधेर मलाई जानकारी दिनुभयो भने एकदमै राम्रो हुन्छ हजुर म तपाईँको दार्जिलिङ स्ट्यान्ड चाहिँ एघार बजी आइपुग्छु कि म आअहिले कालेबुङबाट चडेँ है गाडीमा अनि त्यहाँ आइपुगिसके पछि चाहिँ तपाईँले नम्बर पनि मलाई यो जुन चाहिँ दिनुभएको छ तपाईँको अर्को नम्बर त छैन होला नि हजुर यही नम्बरबाट नै म तपाईँलाई कल गर्छु नि व्हाट्सएप्प नम्बर यही हो तपाईँको यो व्हाट्सएप्पमा तपाईँलाई म कल गर्छु अनि तपाईँले त्यहाँनिर मलाई घुमाइदिनु भयो भने चाहिँ अनि तपाईँको जति छ जे छ तपाईँ त्यहाँनिर भाडासँग चाहिँ एकदम चिन्ता नगर्नुहोस् जति जे छ त्यो चाहिँ म तपाईँलाई दिनेछु धन्यवाद